स्थानीय विद्यालयहरूमा सुधार गर्न चाहँदा चाहिँ के के प्रब्लमहरू फेस गर्नुपर्छ मान्छेले भन्दाखेरि चाहिँ त्यही हो रोड होइन रोड र जग्गाहरू त्यस्तो केही अब रोड राम्रो छैन भने त्यो जग्गामा गाडी लगेर कुनै पनि अब सामानहरू पुर्याउनु साह्रो गाह्रो पर्छ होइन बोकेर लानुपऱ्यो आ मानव स्रोतको आवश्यकता पर्छ त्योहरू भयो र मानिलिउँ कुनै पनि स्कुल सानो छ अरे अन्त पुरानो भइसकेको छ र त्यसलाई सार्नु या राम्रो अझै राम्रो बनाएर लानुको लागि चाहिँ जग्गाहरूको आवश्यकता पर्छ जो अब जग्गाहरू पनि स्कुलकोमा हुँदैन सबै यो स्थानमा सबै टी गार्डनहरूमा दिइएको छ होइन लिजमा छ र त्यो टी गार्डनहरू मासेर स्कुल बनाउनु पनि अलिकति प्रब्लम्याटिक भएर जान्छ त्यही हो